भारतीय मिडिया बारे चाहिँ म मेरो बिचारमा चाहिँ के लाग्छ भने प्रायः आजतक एनडिटिभी च्यानलहरूले प्रायः सत्य खबरहरू नै खबर प्रसार गरेको जस्तो लाग्छ तर कति च्यानलहरूले चाहिँ झुटो खबरहरू पनि फैलाएर यहाँ मान्छेहरूलाई त्रासित बनाउने काम गरेको जस्तो पनि देखा पर्नु छ हाम्रो लोकल च्यानलहरूमा पनि यस्तै प्रकारका खबरहरू प्रकाशित हुने गर्छ जसले गर्दाखेरि हाम्रा मानिसहरूलाई नराम्रो असर परेको जस्तो लाग्छ र यस यस्तो च्यानलहरूलाई चाहिँ हामी कु कतिवटा झुटो खबरहरू पर्ने च्यानलहरू चाहिँ बन्द गर्नु नै उचित लाग्छ र सठिक खबरहरू प्रकाशित भयो भने चाहिँ असल हुने थियो जस्तो मेरो बिस बिचारहरू छ